हजुर म बजारको सुन दोकानबाट बोल्दैथेँ कि तपाईँले चिन्नुभयो होला त्यो हरि सुन दोकान भन्छ नि चिन्नुभयो

तपाईँले सुन्नुहुँदैछ

ए म त्यही हो हरि सुन दोकानबाट बोल्दै थिएँ होइन तपाईँले त्यो बिहान फोन गर्नुभएको रहेछ नि तपाईँ के ज्वेलरीहरू बनाउन चाहनुहुन्छ

ए तपाईँ कति तोलाको बनाउन चाहनुहुन्छ एक तोलाको तपाईँ कति क्यारेटको बनाउन चाहनुहुन्छ चौबिस क्यारेटको कि बाइस क्यारेटको चौबिस क्यारेटको चाहिँ अहिले सुन अलिक महँगै छ तपाईँलाई थाहा छ होला है बाइस क्यारेटको हो भने चाहिँ तपाईँको अलिक सस्तो पर्छ अब यस्तो हो तपाईँले चौबिस क्यारेटको चाहिँ प्योर गोल्ड भन्नुहुन्छ तर त्यो चाहिँ कच्चा हुन्छ है धेरै मोटो मोटो त मोटो हुन्छ राम्रो हुन्छ हामीलाई पनि अनि तपाईँलाई पहिल्यै भनिदिएको नि फेरि पछि गएर कम्प्लेन गर्नुभयो भने हो तपाईँ आउनुहोस् न हाम्रो दोकान त सोमबारदेखि शनिबारसम्म खुल्लै हुन्छ आइतबार चाहिँ बन्द हुन्छ र कहिले कि अन्त आइतबार चाहिँ बिहान बन्द हुन्छ तर क्यास मात्रै हुन्छ है हाम्रोमा चाहिँ क्रेडिट चल्दैन बाँकी चाहिँ चल्दैन नि हुन्छ तपाईँलाई धन्यवाद